अहिलेको जमा जमानामा अगर हामीले जीवन सफल जिउनु छ भने हामीलाई योग अति अनिवार्य छ कारण हामीले अहिलेको जमानामा नाना थरिका विभिन्न प्रकारका टेन्सन लिएर जिउँछ जि जिइरहेका हुन्छ र त्यही टेन्सनहरू कम्ती गर्नका लागि योग चाहिँ एउटा एउटा वस्तु हो जस्ले गर्दा हामी हामी टेन्सन फ्री हुन सकिन्छ हामी बिहान बिहान योग गर्यो भने हाम्रो मन शान्ति हुन्छ र हामी शान्तिले जिउनु सकिन्छ र कुरा के छ भन्दा योगलाई कसरी हबी बनाउनु भन्दा सुरुवातमा त तपाईँहरूले बिस्तारी गर्नु पर्यो है अब लगायत हुनु पर्यो आफ्नो कार्यसित तपाईँहरू लगायत कन्टिन्यु गर्नु पर्यो है र युट्युबबाट हेरेर बिस्तारी बिस्तारी अलिकति मोटिभेसनल भिडियोजहरू हेर्नुसहित बिहान अलिकति जोसले भरिएको गानाहरू अब बिहान निकैलाई बिहान छिटो उठ्नु साह्रो पर्छ र निकै छिटो उठ्नुको लागि अलार्म सेट गर्नुहोस् एउटा तपाईँहरूको दैनिक कार्य बनाउनुहोस् योगलाई